खोइ त हो खोइ भाषा भाषा भन्छ भाषा पनि यस्तो भइसक्यो खोइ हाम्रो अब त यहाँबाट अब सिलगढीसम्म गएपछि त भाषै चल्दैन त्यहाँबाट अझै उता जाऊ भाषाको केही ऊ यही छैन खोइ भाषाले मान्यता पाउँछ पाउँछ भन्छ कहिले चाहिँ पाउने हो यो यी यहाँ भनेको सुनेको कम से कम यी यहाँ साठी वर्ष बेसी भइसक्यो अरे भाइ के भन्नु कहिले पाउनु मुस्किलै छ भाइ मुस्किल छ अँ त्यस्तै निस्किनु पर्यो अब बुद्धिजीवीहरू यस्तो लड्ने फड्नेहरू के हो कसो खोज्ने त छैन अहिले के सबै पैसामा मात्रै उ लट्ठ परेको छ पैसामै अब मुस् मुस्किल छ होरौँ अब आउने भविष्य के हुन्छ आउनेहरूले यसो गर्यो भने ठिकै छ नभए मुस्किलै छ ज्ञानी ज्ञानी त छ नि अब हेरौँ आउने फ्युचरले गर्यो भने झन् राम्रो हाम्रो त गयो अब गयो अब खोज्छ होला पिच्छे पिच्छे खोज्छ होला बर्बादै पारिसक्यो अब हाम्रो नेपालीलाई